व्यापार र वाणिज्य जस्ता स्थानीय अर्थ व्यवस्थामा नेपाली भाषाको ठुलो प्रयोग छ एकअर्कासँग वार्तालाप गरी व्यापारका क्षेत्रहरू बढाउन सकिन्छ नेपाली भाषी क्षेत्रमा गइ हामीले आफ्नो व्यापार सम्बन्धी विषयलाई खुलेर राख्नसक्छौँ